तपाईँको रिजर्भ लानुहुन्छ भने दुई सौ पचास रुपियाँ तपाईँको गोटेमा जानु हुन्छ भने चाहिँ पर पर्सन तपाईँको पचास रुपियाँ लाग्छ तपाईँहरू कतिजाना हुनुहुन्छ दुईजानालाई त मिल्दैन नि त्यो ठिकै नै रेट नै हो यहाँ रेट नै त्यति नै छ अहिले त ए हजुर होइन नि अब तपाईँलाई पनि किन ठग्नु यहाँ दुईजाना मात्रै त डेलोसम्म दुई सौ पचास ठिकै नै हो ए तपाईँहरूको लगेजहरू लगेजहरू केही छ ए तपाईँहरू दुईजाना खालि दुईजानालाई दुई सौ पचास ठिक्कै नै हो नि म्याडम त्यसो भए म टू थर्टी गरिदिन्छु नि त हुन्छ अब त्यति त न साह्रै त नगर्नुहोस् न तपाईँहरूले टू फिफ्टीदेखि घटाएर टू थर्टी बनाइदिए मैले यहाँ म्या सबैलाई तपाईँ सोध्नु सक्नुहुन्छ रेट नै नै त्यही छ हजुर तपाईँहरूलाई ड्रप मात्रै गर्नुपर्ने कि पिक पनि गर्नुपर्ने ए मैले त तपाईँलाई त ड्रपको मात्रै टू फिफ्टी टू फिफ्टी भनेको पो त तपाईँले टोटल रिजर्भ गर्नुहुन्छ भने तपाईँको थ्री फिफ्टीमा ड्रप र पिक गरिदिनु सक्छु हजुर त्यो त ठिकै नै हो नि अब तपाईँहरूले त्यहाँ फेरि पर्खिनु पऱ्यो होला तपाईँहरूलाई त्यहाँ माथि निकै टाइमको लागि त्यो त साह्रै हुन्छ नि अलिकति त तपाईँले पनि बुझिदिनुहोस् न अहिले पेट्रोलको दामहरू बढेको छ त्यो सब लु तपाईँको पनि भएन मेरो पनि भएन लु थ्री ट्वेन्टी गरिदिनुहोस् न त हजुर तपाईँहरूलाई यहाँबाट लिएर गएर माथि फेरि पर्खेर तपाईँहरूको निकै टाइम लाग्छ होला त्यहाँबाट लिएर आउनु पऱ्यो फेरि ए तपाईँहरू एक्ज्याक्टली बजारबाट नै चढ्नु हुन्छ हुन्छ हुन्छ